भारतको फेसनमा चाहिँ धेरै मिश्रण भएको छ अहिले चाहिँ पाश्चात्य र पुर्वेली अनि चाहिँ पहिला जस्तो लुगा लगाउनुहरू हुन्छ तर अहिले चाहिँ प्राय जस्तो जिन्स स्कर्टहरू लगाउँछ पाश्चत्य फेसनले गर्दा अनि चाहिँ भारतको फेसनहरू पहिला जस्तो साडीहरू लगाउनु त्यस्तोहरू चाहिँ अहिले छ तर बेसी जस्तो चाहिँ मान्छेले चाहिँ पाश्चत्य फेसनै मन पराउँछ अन्त मलाई चाहिँ जिन्स स्कर्ट मेडीहरू लगाउन मन पर्छ अन्त म यसलाई चाहिँ माल मजारको त्यो स्टोरबाट किन्छु नभए चाहिँ अनलाइनमा किन्छु जुनैपनि दोकानमा मलाई अब राम्रो लाग्दा म त्यहीँबाट किनिहाल्छु